म कुनै कार्यशाला वा कुकिङ कक्षाहरूमा गएको त थिइनँ तर अब मैले सानैदेखिको होइन आमा बाबा आमाहरूकोबाट हेरेर दिदी बहिनीहरूकोबाड हेरेर मैले खाना पकाउनु सिकेँ अन्त सानैदेखि त्यसो गरेर सिकेर अनि अहिले चाहिँ चाहिँ खाना अब न नजानेको खानाहरू खा बनाउनु पर्दाखेरि चाहिँ मैले युट्युबबाट खोलेर बनाउँछु युट्युबमा हेरेर युट्युबमा सिकेर त्यहाँदेखिको चाहिँ बनाउने बनाउने गर्छु